अब जस्तै अब पारिवारिक अब व्यन्जनहरू भन्दाखेरि चाहिँ अब पहिला अब म अब जुन यसमा अब बिहा भएर आएँ होइन यहाँनिर त्यो बिहा भयो हुनु अगाडि चाहिँ अब मैले केही जान्दिनँ थिएँ त्यस्तो अब खानाहरू बनाउनु सिम्पल खाना दाल सब्जी अचार मात्र बनाउन जान्दथेँ अब त्यस्तो अरू अब जस्तो रोटीहरू आलु पराठाहरू भयो होइन त्यस्तोहरू चाहिँ अब मैले केही बनाउनु जान्दिनँ थिएँ अन्त अब यहाँ आएर चाहिँ अब म सानै पनि थिएँ होइन अब यहाँ आएर चाहिँ मैले अब सासू आमा चाहिँ अब आमा जस्तो पाएको थिएँ अनि उहाँले नै सिकाउनु भयो मलाई आलु पराठा बनाउनु चाहिँ अब मैले भन्दा त अहिले अब धेरै नै राम्रो बनाउनु हुन्थ्यो अब एकदमै मिठो हुन्थ्यो मिठो हुन्थ्यो अब त्यो पराठा चाहिँ है अब कसरी बनाउनु हुन्थ्यो हुन्थ्यो अन्त अब त्यो चाहिँ मलाई अब सिकाउनु भएको थियो अब मेरो सासूले जतिको त अब मिठो बनाउनु सक्दिनँ र पनि मलाई अब सिकाउनु भयो है अहिले पनि म बनाउँछु अब त्यो अलि पराठा चाहिँ अब अलि उसिनेर त्यसलाई मिचेर होइन त्यसमा अब प्याजहरू काटेर अब अरू पनि चिजहरू अब जस्तै प्याजहरू काटेर हाल्यो खुर्सानीहरू काटेर हाल्यो अब त्यस्तोहरू चाहिँ अब सिम्प्ली अब बनाएर अब आँटा गुनेर आँटाको डल्लामा हालेर बेलेर त्यसलाई अब हल्का घिउमा अब बनाउनु सिकाउनु भएको थियो अन्त त्यति चाहिँ अब म बनाउँछु तर म कहिले पनि अब त्यो कुरा चाहिँ अब बिर्सनु सक्दिनँ जो चाहिँ मलाई सिकाउनु भयो र अहिले मैले त्यति भए पनि बनाउनु त जानेको छु होइन अब त्यतिमै मलाई नसिकाउनु भएको भए त म अहिलेसम्म जानेको हुन्थिनँ होला तर मलाई सिकाउनु भयो त्यो नै अब मेरो लागि खास कुरा हो उहाँले चाहिँ तर के हाल्नु हुन्थ्यो देख्दामा चाहिँ अब सिम्पल नै बनाउनु हुन्थ्यो जसरी मलाई सिकाउनु भयो त्यसरी नै तर उहाँले चाहिँ अब बनाएको आलु पराठा चाहिँ एकदमै मिठो हुन्थ्यो